हामीले आफ्नो बुवा हजुरबाहरूबाट सुनेको चाहिँ अब नेपालमा चाहिँ वीरेन्द्र वीर विक्रम शाहदेव राजा हुनुहुन्थ्यो उहाँले टिका लाएपछि मात्रै उहाँको जनताहरूले चाहिँ टिका लगाउनुहुन्थ्यो भनेर चाहिँ हामीले त्यही कुराहरू सुनेको हो अब उहाँ चाहिँ एकदमै राम्रो धर्मात्मी हुनुहुन्थ्यो अरे भन्ने चाहिँ अब हामीले यही नै कुरा सुनेर आएको हो महात्मा यहाँ चाहिँ अब भारतमा चाहिँ हाम्रो महात्मा गाँधी हुनुहुन्थ्यो उहाँले चाहिँ कहिल्यै पनि लुगा लगाउनु भएन खालि धोतीमै हुनु धोतीमै हिँड्नु हुन्थ्यो उहाँ चाहिँ एकदमै महान महान मान्छे हुनुहुन्थ्यो